साथीहरूले चिट्ठी दिन्थ्यो मलाई चिट्ठी पठाउनुहुन्थ्यो सिलाईबुनाई टोपीहरू गलबनहरू बुनेको मलाई मनपर्छ मोजा बुनेर त्यो पनि मनपर्छ मलाई स्विटरहरू बुनेको पनि सबै मनपर्छ एउटा रुमाल मैले रुमाल पनि मैले बुनेको थिएँ त्यसमा सक्सेस भयो